हाम्रो यो नेपाली संस्कृत धेरै राम्रो छ नेपाली भाषा धेरै राम्रो छ र यो नेपाली भाषा हामी सबै जग्गा र सबै ठाउँमा नेपाली बोलेर नै गर्ने गर्छौँ स्कुलमा पनि नेपाली नै बोल्छौँ यो बिजिनेसहरूतिर पनि नेपाली नै बोल्छौँ यहाँ हाम्रो टिचरहरूले पनि नेपाली नै बोल्छ र नेपाली सब्जेक्ट धेरै राम्रो छ र यसरी हाम्रो नेपाली नाटक गीत नेपाली मुभीहरू धेरै राम्रो छन् नेपाली नेपाली मुभीका यी क्लिपहरू पनि बलिहुडमा बलिहुडमा हालेर प्रस्तुत गर्छ र यो धेरै राम्रो हुन्छ यसरी नै नेपाली यसरी चलिरहेको छ हाम्रो नेपाली धेरै राम्रो छ